हेलो भाइ यो चाहिँ गीता ट्रेभेल एजेन्सी हो मलाई नि भोलि मेरो एनजेपी जाने एनजेपीदेखि म दिल्ली जाँदैछु त्यसमा चाहिँ मेरो ट्रेनको टाइम चाहिँ दुई बजी छ त्यसमा नि मलाई दस बजीतिर चाहिँ मलाई गाडी चाहिएको यहाँ बाह्र माइलदेखि दस बजीदेखि दस बजी यहाँदेखि म जान्छु अन्त त्यसमा चाहिँ राति हुन्छ अब हामी केटी मान्छे हो हामीलाई अलिक प्रब्लेमै हुन्छ अन्त र चाहिँ मेरो ट्रेनको टाइम छ दुई बजी त्यसले गर्दाखेरि चाहिँ म अब राति हिँड्नु अलिक असुबिस्ता हुन्छ त्यसो र चाहिँ म टाइममै निस्कौ भनेर दस बजी चाहिँ मलाई गाडी चाहिएको छ त्यो तपाईँहरूले अब मिलाइ दिनसक्नुहुन्छ होला नि है त्यो चाहिँ म यहाँबाट जतिबेला निस्किन्छु त्यतिबेला म तपाईँलाई कल गर्छु त्यो चाहिँ तपाईँले एकदम कन्फर्म गरिदिनुहोस् ल